पहिला त हामीले अब योगहरू गर्नु एक्सर्साइस गर्नु त अब जानेको थिएनौँ पहिला त फोनहरू थिएन न टिभिमा आउँथ्यो जब रामदेव बाबाको हेर्नु थालेँ उहाँकै उयोबाट उहाँलाई देखेर नै हामी अब उयो भयो सिक्यौँ हामीले अन्त सिकेर त्यही अब अलि अलि गर्दैछु घरमा एक्सर्साइसहरू त अब गर्नै पर्ने रहेछ आफ्नो जिउलाई हेल्थलाई त्यही राम्रो राख्नु पर्ने रहेछ हामीले एक्सर्साइस गरेर नै अन्त उहाँको यो सबै उसको एक्सर्साइस हेरेर नै उहाँको योगाहरू देखेर नै हामीले सिक्यौँ अन्त सिकेर चाहिँ अहिले राम्रै हुँदैछ किनभने सबभन्दा इम्पोर्टेन्ट त हेल्थ रहेछ एक्सर्साइज राम्रो रहेछ एक्सर्साइस उयसमा लाइफमा त्यही त मलाई खुसी नै लाग्छ रामदेव बाबाले यो त हामीलाई राम्रो सिकाउनु भएको छ अन्त अरू त त्यही हो अब बिहान उठ्यो आफ्नो टाइम कसरी निकाल्नु पर्छ के निकाल्नु पर्छ त्यो जबरजस्ती यो अलिकिति छिन भए अलिकिति निस्किए पनि हामी एक्सर्साइस त गरिहाल्छ अहिले त्यस्तो छ त्यही हो अब